भारतको सबभन्दा लोकप्रिय खेलहरूमध्ये चाहिँ के हो भने चाहिँ प्रथममा आउँछ क्रिकेट होइन यहाँको सबैजनाले क्रिकेट भनेपछि चाहिँ नानीहरूले पनि सबैले याद हुन्छ कतिजना खेल्छ यताको गल्लीगल्लीतिर क्रिकेट खेलिरहेको हुन्छ नानीहरू हामी सबै एकदम क्रिकेटको फ्यान बुढो मान्छेदेखिको लिएर तरुनी तन्देरी नानीहरू सबैजना खालि क्रिकेट क्रिकेट क्रिकेट मात्रै भनिन्छ अन्त हाम्रो खासमा चाहिँ अब हेर्नुपऱ्यो भने चाहिँ हक्की हो तर अब हक्कीमा चाहिँ मान्छेहरू त्यस्तो इन्ट्रेस्टेड छैन अब हक्कीको नलेज पनि छैन होइन किनभने अब हामीले सानैदेखि क्रिकेट क्रिकेट क्रिकेट भन्दै आएको कारणले गर्दा चाहिँ सबैजना क्रिकेटमै हुन्छ अन्त त्यसपछि फुटबल पनि फुटबलमा पनि मान्छेहरू हुन्छ इन्ट्रेस्टेड छ खेल्नुमा तर अब कतिजना मात्रै किनभने प्राय फुटबल चाहिँ कसले गर्दा भएको हो भने चाहिँ जुन चाहिँ वर्ल्ड कपहरू हुन्छ वर्ल्ड कपले गर्दा चाहिँ मान्छेहरू अब फुटबल हेर्नुमा चाहिँ पुरा इन्ट्रेस्टेड हुन्छ त्यो भएर फुटबलमा पनि मान्छेहरू निक्कै नै इन्ट्रेस्टेड छ तर त्यो सब भन्दा बेसी चाहिँ क्रिकेटमा चाहिँ इन्ट्रेस्टेड छ मान्छेहरू फुटबल हाम्रो यहाँ कालिम्पोङमा के हुन्छ भने टुर्नामेन्टहेरू पुरा भइरहन्छ होइन फुटबलको सहिद सहिद कप भन्छ इन्डिपेन्डेन्स कप भन्छ हाम्रो यहाँनिर कालिम्पोङमा चाहिँ इन्टरनेसनल फुटबल पनि हुन्छ नेपाल भुटानहरूबाट पनि आएर इन्टरनेसनल म्याच हुन्छ र नेसनल म्याच हुन्छ स्टेट लेभलको म्याच हुन्छ स्टुडेन्टहरूको लागि म्याच हुन्छ सबैको लागि म्याच सबैजना फुटबलमा इन्ट्रेस्टेड छ यति साह्रो कालिम्पोङको जनताहरू सबैजना फुटबल भनेपछि चाहिँ सबै कुरो छोडिराखेर चाहिँ मेला ग्राउन्ड पुग्छ फुटबलै हेर्नुको लागि मात्रै भए पनि जसमा कि हाम्रो गल्लीगल्लीमा चाहिँ क्रिकेट चाहिँ घर आँगन गल्ली सडकतिर हुन्छ फुटबलको लागि चाहिँ ठुलो जग्गा चाहिन्छ ठुलो ग्राउन्ड चाहिन्छ त्यसै कारणको लागि चाहिँ उनीहरू फुटबल चाहिँ मान्छेहरू त्यस्तो खेल्नु सकिँदैन तर क्रिकेट भने चाहिँ सडकमा पनि खेलिन्छ गल्लीमा पनि खेलिन्छ त्यही भनेर चाहिँ क्रिकेटमा चाहिँ एकदम सबैजना इन्ट्रेस्टेड हुन्छ हक्कीमा चाहिँ त्यस्तो इनटरेस्टेडै छैन मान्छेहरू अब हाम्रो नेसनल गेम हक्की हुनुपर्छ तर पनि हाम्रो त्यस्तो इनट्रेस्टेडै छैन अन्त हाम्रो यहाँको प्रसिद्ध धावकहरूमध्ये चाहिँ पिटी उषा पिटी उषा चाहिँ उनले चाहिँ सर्ट हन्ड्रेड मिटर चाहिँ ऊ मजाले कुद्थ्यो होइन एकदम हाम्रो इन्डियाको नाम रोसन गर्ने नै पिटी उषा हो उसले जकार्तामा कतिवटा इन्टरनेसनल मेडल इन्टरनेसनल खेल्नु जाँदा मेडलहरू पनि गोल्ड मेडलहहरू पुरा जितेको छ